अब मेरोमा त त्यस्तो ठुलो बगैँचा त छैन सानो अब एक दुईवटा फुल रोपेको छु बेसी त छैन फुलहरू पनि तर पनि अब फुलहरूमा चाहिँ अब किराहरू लाग्यो भने चाहिँ अब जस्तै डल्ले खोर्सानीमा किरा लाग्यो भने हामी खर् खरानी हाल्छौँ त्यहाँदेखि अरू अब फुलहरूतिर के के के के किराहरू लाग्यो भने चाहिँ हामी त्यसमा चाहिँ प्याजको रस यसो छर्केर चाहिँ हाल्छौँ अब के भन्छ अन्त त्यही अब किरा लाग्यो भने चाहिँ कोपिलाहरू आउनु दिँदैन फुल राम्रो उयो हुँदैन फुल्दैन फुललाई मारिदिन्छ फुलै उयो के भन्छ खङ्ग्रङ परेर सुकाइदिन्छ किराहरूले त्यस्तो हुन्छ अब अरू